कल्पना चावलाको बारेमा चाहिँ म के भन्न चाहन्छु भने कल्पना चावला चाहिँ अब फर्स्ट फिमेल इन्डियाको है जो चाहिँ अब उयो गएको थियो स्पेसमा गएको थियो होइन अन्त एउटा महिला मान्छे भएर अब दे अब उसले अब साबित गरेको थियो कि अब पुरुषहरूले मात्रै अब गर्नु पुरुषहरूले गर्ने काम चाहिँ अब महिलाले पनि गर्नु सक्छ भनेर उसले अब एकदम एक्जाम्पल दिएको थियो होइन त्यसरी नै राकेश शर्मा अब मुनमा जाने इन्डियाको फर्स्ट मान्छे थियो है तर उनीहरूले चाहिँ अब इन्डियालाई भारतलाई कसरी चाहिँ अब प्राउड फिल गरायो भने चाहिँ अब उनीहरूले अब ऊ इन्डियाबाट फर्स्ट गएको थियो कल्पना चावला त्यसरी नै राकेश शर्मा गएर चाहिँ अब इतिहासमा नाम लेखेको थियो त्यसरी नै अब इन्डियाकोलाई चाहिँ उनीहरूले प्राउड फिल गराएको थियो